परिमल मित्र स्मृति अहिले कलेजमा मेजर छ र राम्रो कलेज हो दार्जिलिङ डिस्ट्रिक्टभरि भित्रमा होइन मेरो दादा छन् तपाईँ पनि त्यहीँ पढ्दैछ राम्रो राम्रो अब एउटा अब आर्ट्सकै स्टुडेन्ट हो हायर सेकेन्डेरीमा पढेको तापनि अब राम्रो छ त्यो कलेज पनि त्यहाँको स्टुडेन्ट त्यहाँको टिचरहरू अब राम्रो छ त्यो कलेज होइन नाम चलेकै कलेज हो नाम नि चलेको छ त्यो कलेज अब यो सि सिलगढीतिर भने अब सूर्यसेन कलेज सिटी कलेज त्योहरू पनि राम्रो कलेज हो त्योहरू पनि राम्रै छ त्यता पनि मेरो रिलेटिभ्सहरू रिलेटिभ्सहरू पढ्दैछ त्यो कलेजमा पनि अब राम्रो राम्रै राम्रै छ अब त्यो कलेज तर पनि दाजु पढेको त्यो प्रमिलर इस् स्मृति कलेज होइन त्यो चाहिँ राम्रो छ राम्रो छ